हजुर हजुर हो त ए हाम्रो त्यो ग्यास सिलिन्डर पुर्याउने गाडीको अलिकति प्रबलम आएको रहेछ कि त त्यसले गर्दा सबैको डेलिभरी अलिक ढिलो भइरहेको छ हो अब त्यो प्रबलमै त्यस्तै भइगयो गाडीको अब गाडीको प्रबलम अलिकिति टाइमै लाग्छ तपाईँलाई थाहै छ हो तर अब जति सक्दो म मेरो स्टाफहरूलाई भनेर तपाईँलाई इन्फर्म गर्छु हो अब तपाईँको चाहिँ अलिकिति छिटै पुर्याइदिनु होस् भनेर त्यस्तो स्टकमा त छैन नि नसुर्ताउनु होस् न हाम्रो त्यो म्याकेनिक आउँदैछ हो हामी अन द वे छ आधी बाटोमा आइपुगि सकेको छ आधी बाटोमा कुद्धा कुद्धा गाडीको प्रबलम भइगयो अन्त नभए तपाईँको डेलिभरी अघि नै हुन्थ्यो र अहिले त्यो म्याकेनिकलाई कल गरिरहेको छु मैले हो अन्त अब त्यो पनि आउँदै छ अरे त्यो म्याकेनिक पनि जस्तो त्यसले गाडी बनाइदिन्छ त्यस्तै तपाईँको डेलिभरी चाहिँ फर्स्टमै गरिदिन्छु नि म नसुर्ताउनु होस् न तपाईँ त्यस्तै तपाईँको तिन घण्टा जस्तो लाग्छ होला तिन घण्टा जस्तो चाहिँ लाग्छ होला तपाईँको त्यो अब गाडी बनाउनु हुन्छ म तपाईँको सबभन्दा नसुर्ताउनु होस् न अब त्यस्तै भइरहेको छ मलाई अब बिहानदेखि कलहरू पुरा सबैलाई त्यस्तै परिरहेको छ त्यही त तपाईँहरू अलिकिति कपरेट गर्नु पर्यो तपाईँहरूले त्यति बुझिदिनु होस् न ल हुन्छ राखेँ